हजुर मैले पौडी खेल्न सिकाउन मदत गरेको छु मैले दुइजना सान्सानो नानीहरू र मेरो एकजना साथीलाई पौडी खल्न सिकाउन मदत गरेको छु मलाई पानीदेखि एकदमै डर लाग्थ्यो सुरु सुरुमा यसर्थ पौडी खेल्ने अभ्यास गर्दा कतिपय कठिन परिस्थितिहरू पनि अनुभव गरेँ कसैको पनि कठिन परिस्थितिमा मदत गर्नु त मानिसको प्राथमिक स्वभाव नै हो मैले पोडी खेल्ने क्रममा ससाना नानीहरूलाई डुब्नदेखि बचाएको थिएँ